मेरो देवान्ती प्रसाद हो मेरो चारवटा नानी छ हो मेरो एउटा नानी यो जलपाइगुडी स्कुल स्कुलमा पढ्छ छोरी अन्त छोरा सिलगढी कलेज पढ्छ अन्त दुईवटा छोरा यो सिक्किम काम गर्छ अथी कम्प्युटरमा हो मेरो सबैजना राम्रो परिवार छ अन्त यो अन्त मेरो छोरीको नाम हो सोनिया प्रसाद सुनिलको नाम हो सुनिल ठु ठुलो छोराको नाम हो अनुप सुनी सोनु अन्त हामीले अन्त हामीको परिवार बहुत राम्रो छ हो अन्त हामीको सबैजना कहाँ कहाँ सबै मिलेर मिलेर सबै घुम्नु जान्थ्यो हो अन्त यो मेरो बिहा भएको थियो नि अन्त फर्स्ट त म त वहाँ थियो यो आसाम थियो हो आसामबाट आयो अन्त फेरि यो बाख्राकोटमा बस्यो अन्त बाख्राकोटमा आयो अन्त यहाँ राम्रो छ एकदम